जलपाइगुडी जिल्लामा स्थानीय सरकार र राजनीतिक सञ्चालनहरू धेरै राम्रो छ यहाँका र हाम्रो यहाँका पञ्चायतहरू जग्गा जग्गामा पञ्चायतहरू छ र ज त्यो पञ्चायतहरू पनि धेरै राम्रो छ हामीलाई त्यो पञ्चायतबाट धेरै हेरचाह हुन्छ दबाईपानीको व्यवस्थाहरू धेरै राम्रो हुन्छ र धेरै राम्रो हुन्छ गाउँगाउँमा बिमारीहरू भयो भने त्यो पञ्चायतबाट हामीलाई गाउँगाउँमा दबाईहरू पठाइदिएको हुन्छ जहाँबाट चाहिँ हामी लिएर खानसक्छौँ बिमारीहरू हुँदाखेरि हाम्रो चाहिँ पञ्चायतहरू जलपाइगुडीका जग्गा जग्गाका पञ्चायतहरू धेरै राम्रो छन् अधिकारीहरू राज्य र धेरै राम्रो छन् यहाँहरू हाम्रा जलपाइगुडीका